हाम्रो दार्जिलिङमा मेन इनकम सोर्स भनेको चाहिँ त्यही टी टी गार्डन हो अनि टुरिस्ट छ टी गार्डन र टुरिस्ट हो हाम्रो मेन दार्जिलिङको इनकम सोर्स भनेको चाहिँ अनि मानिसहरूले कमानमा है धेरै सङ्घर्ष गरेर कामहरू गरिरहेको छ र पनि अब धेरै कम्ती स्यालेरीहरू पाइरहेको छ है अबो जतिको उहाँहरूको कामको अनुसार चाहिँ ज्याला चाहिँ एकदमै कम्ती पाइरहेको छ है अब हाम्रो दार्जिलिङमा पनि धेरै अब त्यो ठुल्ठुलो फ्याक्ट्रीहरू गर्न खोल्न सक्छ तर हामीलाई अब सरकारले अब हामीलाई हेलचेक्र्याइँ गरिरहेको छ र त्यो कारणले गर्दाखेरि चाहिँ यो कुराहरू दार्जिलिङमा बढेर जान सकेको छैन